मेरो नाम सुमित्रा हो आसामबाट बिहा भएर आएको हो म अनि त आसाममा गुवाहाटी हो मेरो घर गुवाहाटी बेलतोला उहीँ बस्थेँ सानोदेखि त्यहीँ हुर्केको आमाबाउ पनि थियो अहिले चाहिँ छैन साथीहरू छ साथीहरू छ साथीहरूसँग खेल्दथेँ हुर्केर बढेको साथीहरूसँग घर घर परिवारहरूको छेउछेउको साथीहरू अहिले त्यो छैन साथी एउटाको नाम पिङ्की हो एउटाको नाम अलिफा अनि त अलिफा साथीहरूको नाम एउटा केटा साथीहरू पनि थिए सानो सानो नामचाहिँ याद छैन पिङ्कीचाहिँ पिङ्की भन्ने साथीचाहिँ राम्रै थियो ऊ त स्कुल जाँदैथियो म त कहिल्यै स्कुल गएको थिइनँ ऊ त स्कुल जाँदैथियो पढ्दै थियो अनि त ट्युसन पढ्नेको बेला मलाई पनि पढाउँदै थियो अलि अलि उसको सँगै पढेर हुर्केको म पनि अनि त वहाँबाट आमाबाउ यसो खसेपछि काकादाजु हुनुहुन्थ्यो यस्तो राम्रो गरेन भने चाहिँ म बाहिर बाहि बाहिर कमाउनु गएको थिएँ बाहिरै बाहिर गएँ बाहिर कमाएँ बाहिरको कति वर्ष कमाएँ मैले एक साल जस्तो कमाएँ बाहिर पहिला मुम्बईमा बस्थेँ मुम्बईमा सकेर फेरि चेन्नई चेन्नई सकेर फेरि केरेला केरेलाबाट एकैचोटि बिहा भएर यहाँ आएँ बाख्राकोट अनि त बिहा भएर आएर चाहिँ बाख्राकोटमा बिहा भएर म त आसाममा बस्दाखेरि आसामिसै बोल्दैथिएँ आसामिसै बोल्दैथिएँ मलाई ऊ बाख्राकोटको आदि सादरी भाषा एन्दरबेन त अहिलेसम्मन जान्दिनँ सादरी भाषा अनि त नेपाली जान्दै जान्दिनथेँ हिन्दीमै बोल्थेँ सबैसँग अन्त बस्दा बस्दा बस्दा बस्दा चाहिँ उहाँबाट सिकेँ एकैचोटि आदिवासी पनि सिकेँ नेपाली पनि सिकेँ आफ्नो भाषा चाहिँ बिर्सेँ आफ्नो भाषा याद छैन मुम्बईमा बस्दाखेरि चाहिँ फाइभ स्टार होटेलमा काम गर्दै थिएँ फाइभ स्टार होटेलमा मेरो काम त्यही थियो सा सर्भिसिङ मात्रै गर्नु थियो काम त्यही काम थियो मेरो बिहान आठ बजे गयो बिहान कति बजे भन्दा दस बजेर गएर चाहिँ बिहान बेलुका आठ बजे आउनु अनि त फेरि सकेर फेरि बिहान दस बजे गएर आठ बजे आउनु त्यही काम थियो फाइभ स्टार होटेलमा मेरो काम सान नानीमै सुख त बेसी सुख भनेपछि खै दुखै पाएँ त्यही भएर बाहिर गएको काम गर्नु अनि त सुख भयो भने त कहाँ जान्थेँ बाहिर जब जाँदै थिएँ त्यतिखेर त आधार कार्ड भोट कार्ड पनि चाहिँदैन्थ्यो अहिले चाहिँ सबै कुरो चाहिन्छ त्यत्तिकै गएको पैसा लिएर आधार कार्ड भोट कार्ड केही चाहिन्थ्यो अहिले चाहिँ सबै कुरा चाहिन्छ अहिलेसम्म त मेरो केही भएको छैन बल्ल बल्ल बर्थ सर्टिफिकेट भयो अब आधार कार्डको लागि चाहिँ यताउति गरिरहेछु अनि त केरला फस्ट ऊ मुम्बई सकेर चेन्नई आएँ चेन्नईमा चाहिँ म प्लाइवुड कम्पनीमा माचिस कम्पनीमा काम गर्थेँ माचिस कम्पनी माचिस बनिन्छ नि सानो सानो माचिस त्यही कम्पनीमा काम गर्थेँ उहाँ पत्ता मिलाउनुपर्यो का के भन्छ मुडा काटेर चाहिँ पत्ता मिलाउनुपर्थ्यो मिलाएर सानो ठुलो मिलाएर फेरि ट्रेमा मिलाउनुपर्यो ट्रेमा मिलाएर फेरि लगेर काट्नुपर्थ्यो काटेर सकेर फेरि उसलाई ढाकी ढाकीमा निकालेर सुकाउनुपर्थ्यो दिनभरि सुकाउनु फेरि सुकाए बेलुका भएपछि चाहिँ फेरि बोरामा हाल्नुपर्थ्यो बोरामा हालेर राख्नुपर्थ्यो फेरि बिहान निकालेर सुकाउनु त्यही काम थियो अनि त तलब पनि थियो एक दिनको चार सय रुपियाँ थियो अहिले चाहिँ बढ्यो होला त्यही काम त अनि त केरेलामा चाहिँ वहाँ पनि प्लाइवुडको काम गर्थेँ वहाँ चाहिँ प्लाइवुडको काम माने अर्कै काम थियो माचिसको थिएन प्लाइवुड अब खाट बनाउँछ नि सानो सानो खाट ठुलो खाट सानो खाट अनि पातला पातला प्लाइवुड हुन्छ नि दैलोमा लगाउँछ खिड्कीमा लगाउँछ त्यस्तोहरू काम थियो हाम्रो म त मेन आँटीमा बस्दै थिएँ आँटी लगाउँदै थिएँ त्यही काम थियो अहिले चाहिँ सबै काम सकिएर सिकाएर अब यहाँ आको आमाबाबाहरू चाहिँ आमाबाबाहरू चाहिँ राम्रै थियो बाबा यति राम्रो थिएन आमाचाहिँ राम्रै थियो बाबा अब खाने मान्छे हो अब खाएर खाएर सबथोक बाबा ठिकै थियो आमाचाहिँ राम्रो थियो आमाचाहिँ बिमारी भएर खसेको अहिले चाहिँ छैन अब आमाको एउटै छोरी मै अब छोरी छैन दाजुभाइ कोई छैन काकाकाकीहरू छ काकाकाकीहरू छ अब फेरि यस्तो राम्रो गर्दैन्थ्यो त्यही भएर बाहिर कमाउनु गएको थिएँ अहिले चाहिँ अब केरेलामा बस्दा बस्दै बिहा भएको यहाँको बाख्राकोटको दिदीसँगै गएको थिएँ नि त आसामबाट उताउतै ऊ पनि यहाँको दिदी बाख्राकोटको दिदी आसाममै बिहा भएको थियो ऊसँगै सँगसँगै गएको आसाम आसाममा गएर चाहिँ उसकै सँग रुममा बस्थेँ आँटी प्लाइवुड कम्पनीमा काम गर्थ्यो उन उनले ऊले चाहिँ मलाई चाहिँ म मँगनी गरिदएको थियो ऊ भाइसँग त्यहाँबाट बिहा भएर उहाँ बस् कति साल बस्यो एक साल मात्रै बस्यो एक साल बसेर सकेर यहाँ आयो बाख्राकोटमा आयो आएर अब म चाहिँ बस्यो ऊ चाहिँ गयो बाहिर काम गर्नु आफ्नो नानी छ सासू छ हेर्नुपर्ने अब नानीलाई सासूलाई त सासू त बुढी बुढी न बुढी छ उसलाई त हेर्नुपर्यो नि ऊ मान्छे छैन हेर्नु घरमा अब परिवार कति चारजना मात्रै छु अहिले बाउचाहिँ छैन बाउचाहिँ बाहिरै छ नानी छ म छु सासू अनि त जेठाजु जेठाजु अब मिस्त्री हो यताउता काम गर्छ अनि काम गरेर चाहिँ कमाउँछ म पनि कमाउँछु जेठाजु पनि त कमाउँछ म पनि कमाउँछु